तपाईँ एसबीआईबाट बोल्नुभएको ए हजुर सुन्नुहोस् न म चाहिँ नि के भन्छ मन्थली पैसा जम्मा गरौँ भन्दैछु कि ब्याङ्कमा त्यसको प्रोसेस चाहिँ कस्तो होला नि मलाई अलिक सम्झाइदिनुहोस् न हजुर हजुर सेभिङ्स ब्रान्च कालेम्पोङमै छ हजुर हजुर ब्याङ्क कति बजीसम्म खुल्ला हुन्छ होला नि हजुर हजुर हजुर ए हजुर दस बजीदेखिन् ए दस बजीदेखि एक बजीसम्म जति बजी आउँदा पनि हुन्छ हजुर त्यहाँदेखि उता चाहिँ फिक्स छैन हजुर अन्त भन्नुहोस् न डकुमेन्ट्सहरू के के पर्छ हजुर हजुर हजुर अन्त हामीले नि त्यो अकाउन्टमा पैसा डिपोजिट गरेपछि सकेपछि चाहिँ जहिले पनि निकाल्दा हुन्छ कि अब त्यसको लिमिट हुन्छ ए हजुर त्यहाँदेखि हजुर हजुर हजुर हजुर ए भनेपछि हामीले अब जहिल्यै निकाल्नु चाहिँ पाएन ए अन्त आधार कार्डहरू त केही पर्दैन नि है ए आधार कार्ड तपाईँले के के भन्नुभयो अकाउन्ट नम्बर अकाउन्ट पासबुक आधार कार्ड बैङ्क डिटेल्सहरू ल्याउनु पासफोटो हजुर कतिवटा ए दुइटा हजुर भोलि त भोलि त स्याटरडे हो भोलिम पनि खुल्लै हुन्छ ए हजुर हुन्छ म तपाईँलाई एकखेप आउनुभन्दा अगाडि भोलि एकखेप कल गर्छु कि हजुर तपाईँ त्यहीँ हुनुन्थ्यो त्यहीँ नै हुनुहुन्छ नि होइन कि ए हुन्छ नर्मल मेसेजमा पठाइदिनुस् न ल हुन्छ म त यो नम्बर सेभ गरिराख्छु हजुर हजुर हजुर त्यही नम्बरमा कल गर्दा पनि हुन्छ नि लिङ्कमा नम्बर हुन्छ होला नि है ए हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद